विशेष अब हाम्रो भारत देशमा चाहिँ है विभिन्न प्रकारको खानाहरू खाइन्छ प्रायः हाम्रो देशमा चाहिँ स्वादिष्ट खाना नै पाइन्छ भनौँ विशेष गरेर चाहिँ अब नर्थ साउथतिर चाहिँ प्रायः त्यहाँको आम मानिसहरूले चाहिँ पिरो ज्यादा खान्छ तपाईँको अब मर मसाला धेरै मात्रामा खाइन्छ पाउँछ उहाँहरूले अब रुचाउँछ खानामा है नर्थतिर भन्नुहुन्छ भने चाहिँ अब नर्थतिर चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँको अब साधारण खाना है पिरो पनि कम्ति भएको ठिकैको अब फेरि यता तपाईँको पूर्व भागतिर भने तपाईँको गुलियो भएकोहरू जस्तै अब हाम्रो बङ्गाली जातिहरूले प्रायः गुलियो रुचाउँछ है त्यस्तै पाइन्छ हाम्रो मोटामोटी र हाम्रो अब लोकप्रिय खाना चाहिँ तपाईँको अब के के पाइन्छ भन्दाखेरि चाहिँ गुन्द्रुक हाम्रो एकदम अब गोर्खाहरूको एकदम राम्रो खाना है एउटा हाम्रो एउटा खाना राम्रै हो त्यो गुन्द्रुक किनेमा र अरू किनेमाहरू पनि पाइन्छ मिठो हुन्छ यो हाम्रो लोकप्रिय खाना हो